हजुर मैले अस्ति तपाईँकोबाट हेयर कट गराएको थिएँ नि त्यो साह्रै राम्रो रहेछ उयो के भन्छ बक्स कट गरेको थिएँ नि कलर गोल्डनमा थियो नि एकदम राम्रो रहेछ तपाईँलाई थ्याङ्क्यु हजुर बिग्रेको छैन एकदम राम्रो अब घरबाट एकदम राम्रो रहेछ भन्नुहुँदै थियो साथीहरूले पनि एकदम मनपरायो हजुर निस्केको छैन हजुर गएन हुन्छ हजुर हजुर हुन्छ हुन्छ